हेलो ए हजुर हो त ला नानीलाई मैले त रोटी सब्जी खुवाएर पठाएको थिएँ त किन नानी बिसन्चो भयो क्याउ सर लौ हजुर ला बिहान त घरमा त अन्त स्कुल जानु अगाडि त एकदमै उ त राम्रै थियो हो यस्तो उसलाई दुख्नु ए हजुर अहिले हजुर हजुर आउनु सक्छु कि तर मलाई अलिकति टाइम चाहिँ लाग्छ तपाईँहरूले त्यहाँनिर राम्रोसँगले राखिदिँदै गर्नुहोस् न हौ हजुर हजुर ए हजुर हजुर ए हजुर ए हजुर ए हुन्छ होइन मैले बिहान त राम्रै खाजाहरू खुवाएर पठाएको थिएँ सर हो त्यस्तो त नानी बिसन्चोहरू त केही थिएन अन्त अहिले पनि म अलिकति आइनु लेट हुने रहेछु यसो त्यहाँनिर तपाईँले त्यहाँनिर भनेर चाहिँ नानीलाई बरू मैले लन्चमा चाहिँ खाना र सब्जी राम्रै बनाएर पठाएको छु कि त्यो उनीहरूले दिँदै गरोस् न है ए हजुर हजुर ए हजुर हजुर हजुर राम्रैसँगले खाएको बिहान त मज्जाले नै खान्छ अरू बेला पनि उसले कि होइन होइन त्यस्तो त केही छैन त्यस्तो त अब सायद अहिले यो गरमले गर्दा पनि होला हुनु त मैले फेरि राम्रै सबै ताजा नै खुवाएर पठाएको थिएँ ए होइन होइन त्यस्तो ए हुन्छ हुन्छ सर म जतिसक्दो छिट्टै आउने कोसिस गर्छु नि ल हुन्छ सर